म मामचन्द दोकानसँग बोल्दैछु दोकानको ओनरसँग बोल्दैछु हजुर ए हजुर होइन मलाई तपाईँकोबाट यो डिएलएडको युनिफर्म लिएको थिएँ कि हजुर एकदमै राम्रो क्वालिटी रहेछ हजुर हजुर होइन क्वालिटी एकदमै राम्रो रहेछ तपाईँको ब्लेजरको क्वालिटी पनि साह्रै मलाई मनपऱ्यो हो अन्त तपाईँले यसरी नै अरू स्कुलको पनि कुन कुन स्कुलको बेच्नु हुन्छ होला है हजुर सेन्ट जोन हजुर कालिम्पोङ कलेजको पनि होला ए ह ए होइन होइन कालिम्पोङ कलेजको ड्रेस छैन नि हजुर एसयुएमआईको पनि होला हजुर हजुर होइन तपाईँको एकदमै राम्रो खालको प्रोडक्ट रहेछ तपाईँको प्रोडक्ट मलाईँ चाहिँ साह्रै मन पऱ्यो नानीहरूको म त्यहीँबाट किन्ने गर्छु नि अबदेखिको ल हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू हुन्छ